अब कृषि भन्दाखेरि ठुलो प्रकारको पनि हुन्छ जस्तो हाम्रो कृष्य वा गाउँ गाउँबस्तीमा अब त्यो खेतको बारी साग साग रोपाइ आफ्नो बारीमा त्यो टमाटर लगाउने साग लगाउने मुला लगाउने इत्यादि त्यही हाम्रो अब हाम्रो जस्तो बारीमा मकैहरूको र धानको यही त्यो अब हाम्रो त्यही परम्परामा हाम्रो किन हाम्रो ठुलो यसमा स्केलमा छैन गाउँको हिसाबमै हामी यति कृषि चाहिँ गर्छौँ अहिलेसम्म